अब पहिला धेरै वर्ष अगाडि र अहिलेको खेतीपातीमा चाहिँ अब के कस्तो परिवर्तनहरू छ भन्दाखेरि चाहिँ अब पहिलातिर अब अब ठुल्ठुलो जति सक्दो बिघा बिघा खेतहरू पनि अब हलो जोतेर गोरु लगाएर है हलो लगाएर अब त्यसरी खेत जोतेर अब खेतहरू खनिन्थ्यो भने आजको टाइममा चाहिँ अब ट्य्राक्टर एकदमै ट्य्राक्टर युज गरेर अब खेतहरू खनिन्छ अब पहिलाको हेरी चाहिँ अहिले चाहिँ अब धेरै नै परिवर्तन आएको छ त्यो खेतीपाती गराइमा होइन त्यहाँदेखि जस्तो अब परम्परागत खेतीको बारेमा भनौँ भन्दा चाहिँ अब पहिला अब असार पन्ध्र अब असार हामी सानो हुँदा नै अब अब असार पन्ध्र भने पछि हामीलाई धेरै खुसी लाग्थ्यो अब असार पन्ध्र आउँदैछ त्यो दिन दही चिउरा खानु पर्छ खेतमा गएर हिलो खेल्नु पर्छ है धान रोप्नु पर्छ भन्ने लाग्थ्यो तर अहिले चाहिँ अब त्यो सब हुँदैन अहिले चाहिँ अब त्यो पन्ध्र कहिले आयो कहिले गयो केही यादै हुँदैन अहिले चाहिँ अब मानिसहरूको विशेष त अब खेतीबारी पनि छैन किनभने अब धेरै अब प्रायः खेतबारीहरूमा धेरै ठुल्ठुलो घरहरू बिल्डिङहरू बनाएर अब सबै मानिसहरू बसोबासो गर्नु थालिसकेको छ त्यही कारण अब त्यो जगा पनि त्यस्तो नभएर पनि होला अहिलेको नानी अहिलेको मान्छेहरूमा अब त्यो हर्षोल्लास नै हुँदैन